दिदी यो मोस्चराइजर मैले भने है राम्रो त राम्रो लाग्यो भनेर तर एउटा नराम्रो चाहिँ के भने नि तपाईँले भन्नुभएको थियो यो मोस्चराइजरको यसले चाहिँ लास्टिङ चाहिँ अप टु नाइन टु टेन आवर्स दिन्छ भनेर है तर यो लाएको तिन घन्टा चार घन्टादेखि नै फेरि स्किन चाहिँ पहिलाको जस्तै त्यो एकदमै ड्राई भइहाल्दो रहेछ त्यो मोइस्चरलाई मोस्चराइजर लगाएको हो कि नलगाएको हो त्यो केही उयो फिलै हुँदैन रहेछ क्या हो त्यही कारण यसको लास्टिङ चाहिँ मलाई एकदमै राम्रो लागेन